विशेष हाम्रो अब कालिम्पोङ जिल्लामा मुख्य जाति भनेको गोर्खा जाति बसोबास गर्छ र गोर्खा जाति नेपाली भाषी भएको कारण नेपाली नै भाषा बोल्ने गर्छ प्राय हाम्रो मानिसहरू र हाम्रो मानिसहरू नेपाली भाषा त बोल्छै बोल्छ फेरि भएन आफ्नो उनीहरूको जातजात जस्तो शेर्पा भोटे लेप्चा तामाङ नेवार यस्तो सुब्बा धेरै किसिमको जातिहरू गोर्खा समुदायभित्र बस्नाले बसेको हुनाले उनीहरूले फेरि आफ्नो अन जस्तो जातिय भाषा जस्तो राईले राईको भाषा लिम्बूले लिम्बूको भाषा शेर्पाले शेर्पा भोटियाले भोटिया भाषा लेप्चाले लेप्चा भाषा बोल्ने गर्दछ र त्यति मात्रै नभएर जस्तो हाम्रो अलिकति नजिकको जग्गाअब सिलगढी छ सिलागढी जिल्लामा अब धेरै मानिसहरू जस्तो बङ्गाली बिहारी अब यिनीहरू बसोबास गर्ने गर्छन् र उनीहरूले पनि सजिलैसँगले हाम्रो नेपाली भाषा बोल्ने गर्छ र हामीहरू यहाँको नेपाली भाषीहरू पनि उनीहरूको जस्तै हिन्दी ल्याङ्ग्वेज बङ्गला भाषाहरू धेरथोर बोल्छ र विशेष परिवर्तन भएको चाहिँ अब के हो भने अब बोल्छ हाम्रो मान्छेले पनि हिन्दी भाषा बोल्छ बङ्गला भाषा बोल्छ त्यही चाहिँ परिवर्तन म देख्छु